मेरो आफ्नो बाल्यकालको कुरा गर्नुपर्दाखेरि सानोमा अहिलेको जस्तो मोबाइल थिएन टिभी थिएन यसै भन्नु हो भने बत्ति पनि थिएन घरमा र हामी स्कुल गएर स्कुलबाट आइसके पछि घरमा खाजाभुजा खाइसके पछि हामी प्राय घरदेखि बाहिर नै प्रकृतिसँग नै हामी खेल्ने गर्थ्यौँ प्रकृतिमै हामी हुर्कियौँ यसउसले गर्दाखेरि घेरै प्रकृतिको नजिकमा प्रकृतिको काखमा हामीले हुर्किने मौका पायौँ र हामीले खेल्ने भनेको नै त्यतिबेला के थियो भन्दा फुटबल थियो भलिबल खेल्थ्यौँ कुद्ने खेल्थ्यौँ अम्बल डम्बल खेल्थ्यौँ होइन त्यसो गर्दाखेरि चाहिँ हामीले प्रकृतिको एकदमै नजिकमा बसेर चाहिँ हामीले हुर्किने मौका पायौँ र अहिलेका नानीह रू येसो हेर्नु हो भनेदेखि घर भित्रबाट चाहिँ नानीहरू बाहिर निस्किँदैनन् भन्नुको अर्थ अहिलेका नानीहरूलाई चाहिँ आमा बुवाले चाहिँ के गर्नु पर्छ नानी बाहिर गएर एकछिन खेल भन्नुपर्ने अवस्था हुन्छ हाम्रो पालामा चाहिँ के थियो भन्दाखेरि चाहिँ दिनभरि बाहिर खेलेर बेलुकाखेरि चाहिँ लु नानी हो घरमा आइज भन्नुपर्ने अवस्था थियो यसउसले गर्दाखरि हामीले त्यो समय चाहिँ हाम्रो बाल्यकाल चाहिँ अति असल तरिकाले हामीले बितायौँ र सानैदेखि बाँसुरी बजौउने भएकोले गर्दाखेरि जुन चाहिँ खेल्नेको समय हुन्छ त्यहाँदेखि बेलुका बिहान बेलुका त पढ्नै पर्ने समय थियो पढ्थ्यौँ पनि र पढि सकेको उब्रिएको समयलाई चाहिँ आफूले नयाँ नयाँ कुरोहरू सिक्ने मौका पायौँ सिक्नै पर्थ्यो त्यति बेला किन भन्दाखेरि अरू अलमलिने कुरै थिएन र त्यसकै फाइदा चाहिँ मलाई के भयो भनेदेखि मैले सानैदेखि बाँसुरी बजौउनु थालेँ र बाँसुरी बजौउँदा बजौउँदा अहिलेसम्म आएर मलाई चिन्ने चिनाउने र मलाई यो यो ठाउँसम्म ल्याइपुराउने भन्ने नै मेरो आफ्नो सङ्गीत भएकोले गर्दाखेरि बाँसुरी भएकोले गर्दाखेरि मेरो जुन चाहिँ बाल्यकालमा मैले बाँसुरी सिकेँ त्यस बासुँरीले नै मलाई अहिलेसम्म बचाइरहेको छ र म मेरो बाँसुरी र बाँसुरी सिकेको समयलाई चाहिँ म अति महत्त्वपूर्ण मेरो जीवनको एउटा भाग सम्झने गर्छु